म चाहिँ घरमा फुलहरू रोप्ने गर्छु र सिजन सिजनमा हुने फुलहरूलाई स्याहारेर रोप्छु र त्यो फुलहरू चाहिँ सिजन सिजनमा फुल्दाखेरि चाहिँ धेरै रमाइलो अनि धेरै राम्रो देख्छ र मलाई चाहिँ एकदमै मन पर्छ फुलहरू त्यसरी रोप्नु स्याहार्नु र फुलेको फुल्दाखेरि घरलाई घरमा ठाउँहरू राम्रो देख्छ र एकदमै मन पर्छ राम्रो लाग्छ